भारतको त थाहा छैन बङ्गालको चाहिँ मलाई अब मुख्य मन्त्री ममता ब्यानर्जीले धेरैवटा कुराहरू राम्रो गरेर गएको छ हस्पिटलहरूदेखिन् लिएएर अब धेरैवटा कुरामा कतिवटा द्वारे सरकारहरू भयो स्वास्थ्य साथीहरू भयो धेरैवटा कुरामा राम्रो राम्रो कामहरू गर्दै गएको छ अब आउने दिनहरूमा पनि अझै राम्रै हुँदै जान्छ होला भन्ने आशा गर्छु हस्पिटलमा मिसिनहरूदेखिन् लिएर धेरै राम्रो कुरोहरू पहिला थिए जुन कुरोहरू अहिले आएर धेरै राम्रो राम्रो कुरोहरू पनि भएको छ र बाटोघाटोदेखिन् लिएर पानीसानी सबै कुराहरू नै राम्रो भएर गएको छ